अहिलेको युवा पिँढीहरूमा चाहिँ अँ बाहिरको वेस्टर्न कन्ट्रीजहरूको अलिकति प्रभाव चाहिँ धेरै नैँ अँ पाएको देखिन्छ अँ हाम्रो अलिकति जातित्व अलिक पछाडिँदै गएकै छ है र तर यसमा कतिपय सबैलाई अँ भन्न पनि मिल्दैन कतिले यसमा आफ्नो काम गरी नै रहेका छन् आफ्नो भूमिका निभाइ नै राखेका छन् भने कतिले अब आफ् आफ्नो जातित्वदेखि टाढिएको पनि छ आफ्नो संस्कृतिदेखि अँ र हामीले आफ्नो संस्कृतिलाई जोगाउन पर्छ र त्यसको लागि विभिन्न सङ्घ संस्था भयो अँ सामाजिक पक्ष भयो त्यसरी नै सरकारी पक्षबाट पनि केही गरिदिए चाहिँ अँ एउटा राम्रो हुने थियो हामीले चोर्ने माहोल पनि बनाइदिन्छौँ र चोरलाई दोष पनि अँ चोरलाई सजाय पनि दिन्छौँ र सायद सरकारी पक्ष या सामाजिक पक्षबाट चाहिँ अँ केही गरिदिए युवा पिँढीहरूको लागि चाहिँ अँ अवश्य नै युवाहरू एउटा मार्गमा आउने थियो होला भन्ने मलाई लाग्छ